मेरो जीवनमा चाहिँ हिजोको दिनमा एकदमै म ग्रामीण परिवेशमा हुर्किएको कारणले गर्दा यो बिजुली बत्तीहरू थिएन त्यतिखेर गाडी घोडाको एकदमै असुविधाहरू थियो मोबाइल फोनको जमाना थिएन त्यतिखेर कमै मात्रमा प्रयोग हुन्थ्यो त्यतिखेर चाहिँ अब धेरै समस्याहरूथियो जस्तो कि मलाई अब यातायात गर्नुदेखि लिएर पढ्नुदेखि लिएर कहीँ जाँ केही कुरो सम्पर्कका लागि गर्नुको लागि पनि धेरै समस्याहरू तर पछि जब गाउँमा पनि एउटा लाइटहरू आयो लाइट बबिजुली बत्ती आएपछि पढाइमा धेरै सुविधा भयो है मध्यरातसम्म पनि पढ्न सक्ने समय अवस्था सहजै त्यो हामीलाई वातावरण बनेर गयो अनि अर्को कुरा चाहिँ जब अब कलेजहरू पुगेँ कलेजहरमा पुगेपछि कतिपय नेट इन्टरनेटको कुराहरूमा असुविदाहरू थियो त्यो फोन नभएको कारणले गर्दाखेरि तर पछि मैले मोबाइल फोन लिएपछि स्मार्ट फोन लिएपछि धेरै सुविदा भएर गयो मैले इन्टरनेट मार्फत् आफुले आफ्नो पढाइ सम्बन्धी आफ्नो विषय सम्बन्धीको कुराहरलाई जान्न पाएँ अनि अर्को कुरा मैले बाइक किनेपछि मलाई यातायात गर्नुमा धेरै सुविधा भयो अहिले म एक ठाउँदेखि अर्को ठाउँ जानुको लागि गाडीहरू पर्खिरहनु पर्दैन सहजै म आफ्नो इच्छाले कहीँ पनि जान सक्छु पुग्न सक्छु